कालिम्पोङ जिल्लाका मुख्य उद्योग र आर्थिक स्रोतहरू हुन् एक कृषि उत्पादन यहाँका मानिसहरूले विभिन्न विभिन्न थरीका सागसब्जी फलफुलहरू रोपेर आफ्नो जीविका चलाउने गर्छन् साथसाथै यहाँका मान्छेहरूले चाहिँ गाईबस्तुहरू पालेर पनि कुखुराहरू पालेर पनि आफ्नो जीविका चलाउने गर्दछन् र सेवा क्षेत्रको कुरा गर्नु हो भने यहाँ कलिम्पोङमा विभिन्न अफिसहरू जस्तै अब डिएम अफिस बिडियो अफिस हस्पिटलहरू छन् त्यहाँ पनि अब लोकल मान्छेहरू पुरा चाकरी गर्दछन् र कम्पनीहरू पनि पुरा छ यहाँ कालिम्पोङमा जस्तै अब लोकल इन्डस्ट्री जस्तै अब थुक्पा बनाउनेहरू होइन खदा प्रिन्टिङहरू छ त्यहाँ पनि अब पुरा मान्छेहरूले चाकरी गर्छ र कालिम्पोङको अब थुक्पा पनि एकदमै फेमस छ कालिम्पोङमा बनिएर अब डिफरेन्ट डिफरेन्ट ठाउँहरूमा जान्छ खदा पनि त्यसरी नै अब डिफरेन्ट ठाउँहरूतिर पठाइने गर्दछ